जस्तै आफ्नो साथीसँगीसँग किचनमा बसेर जस्तै कुक गर्दैछु अरे मैले कुक गर्दैछु साथीसँग पनि म बात मार्दैछु सब्जी पनि काट्दैछु उता कराई पनि बसाल्दैछु यता साथीसँग पनि बात मार्दैछु सब्जी पनि कराईमा हाल्दैछु र सब्जी पनि चलाउँदैछु र उता साथीसँग पनि बात मार्दैछु त्यसै कारणले गर्दाखेरि म एकदमै सजिलो रूपले साथीसँग आफ्नो संलग्नसँग बात मारेर आफ्नो काम पूर्ण गर्नसक्छु